र हाम्रो क्षेत्रमा यहाँनिर व्यवसाय गर्ने सकिने चाहिँ यहाँनिर हामी दोकान मोमो रू थुक्पा भयो त्योहरू ज्यादा चल्छ र यहाँ दार्जिलिङमा र किनभने त्यो ठन्डा छ र त्यो व्यवसाय यहाँनिर हामीले बेसी चलाउन सक्छौँ किनभन्दा यो ठाउँमा तपाईँको बाह्रै महिना चिसो हुन्छ र चिसो भएको कारणले यहाँ जुनको यहाँको मानिसरू छन् उहाँहरूले एकदम एकदम जहिल्यै पनि ठन्डामा मोमो थुक्पा खाने गर्छन् र यस्तो व्यवसाय सुरु गरि गरेको गर्न चाहनु चाहन्छन् कतिजनाले त गरिसकेका छन् र प्रायःले यबाँ तपाईँले देख्नुहुन्छ यहाँनिर हाम्रो मोमो थक्पाकै ज्यादै यहाँनिर व्यवसायहरू छन्

यस्तो प्रकारको हामीले गर्नुसक्यौँ भने यो व्यवसाय गर्नु सक्यो भने हामीलाई धेरै फाइदाहरू पनि छन् फाइदाहरू छ र हामीले गर्नसक्छौँ